दाजु तपाईँको एजेन्सीमा मैले क्याब बुक गरेको थिएँ तर म एमर्जेन्सी बिरामी भएर हस्पिटल जानु परेको कारणले गर्दा त्यो तपाईँको क्याब क्यान्सल गर्न चहान्छु र क्यान्सल गरेपछि जुन मैले एड्भान्स तपाईँलाई रकम दिएको छु पैसा दिएको छु त्यो पैसालाई चाहिँ तपाईँले मेरो फोनपे वा जिपे अथवा तपाईँलाई म एकाउन्ट नम्बर पठाउँछु त्यसमा ट्रान्सफर गरिदिनुहोस् न